हेलो ओई के गर्दैछौ म पनि बसिरहेको छु अहिले भर्खर खानासाना खाएर त्यतिकै बसिरहेको छु अन्त कस्तो हुँदैछ त रिजल्टको डर कति लाग्दैछ त्यही त कहिले आउँछ मनको ढुकढुक ढुक भइसक्यो भइहाले भइहालेको भए पनि भए पनि हुने जस्तो भइसक्यो नि हौ छिटोछिटो भएको भए पनि हुने नि त है

अँ खोई म त के गर्नु गर्नु भइरहेको छ घरमा पनि खोई के गर्छस् पढ्छस् भने अलिक टाढै पढ भन्दैछ हो अन्त म चाहिँ यतैतिर पढौँ भनेको अइच घरबाट घरबाट यतै नजिकै साथीहरू पनि छ टाढो गयो भने त साथीहरू पनि हुँदैन हो अन्त त्यही भएर चाहिँ यतै पढौँ भनेको के गर्नु एनबियूतिरै गरौँ होइन अँ त्यही त है यतै पढौँ ल उम् त्यही त म त कस्तो टेन्सन भइसक्यो कहिले रिजल्ट आउने भइसक्यो हो अहिले उता फर्महरू पनि भर्नुपर्ने हो सुर्ता लागिरहेको छ अरू के गरौँ के हुन्छ झुकझुक भइसक्यो सब्जेक्ट त अब हामीले खोई के गर्नु इङ्लिस लिऊँ है अँ इङ्लिस नै लिऊँ ल अँ ते त्यही सजिलो होला हामीलाई त अब कलेज चाहिँ तिन वर्ष के पो हामीले पढिहाल्यौँ है त्यही सजिलो होला हौ यसै गरौँ उम् अन्त

अँ त्यही त मेरो एकजना यहाँ गाउँको दाजु पनि पढ्दैछ कि अन्त उसले पनि भन्यो राम्रै छ अरे हो यतानिर पढाइ पनि राम्रै छ अरे होइन अन्त चाहिँ त्यस्तो उयो पनि छ त्यस्तो खर्च पनि बेसी छैन अरे हो अन्त अब टाढो टाढो पनि छैन होइन हाम्रो घरदेखि त्यस्तो हामी ओहोरदोहोर पनि गर्न सकिहाल्छ अन्त बस्यो भने उतातिरै होस्टेल पनि छ अरे हो अन्त होस्टेलमा बस्नु पनि हुन्छ छुट्टीको बेला त अब कहिलेकहीँ बाहिर निस्कनु पनि दिँदोरहेछ हो अन्त घर आउन पनि सजिलो हुन्छ छेउ नजिकमै त हो अन्त त्यही भएर मैले चाहिँ मैले चाहिँ सोच्दैछु एनबियू अँ त्यही त एनबियू पढ्यो भने चाहिँ त्यही हस्टेलै बस्नुपर्ला किनकि अब हामीलाई पनि त सुविस्ता हो नि त होइन त्यहाँनिर पढ्यो भने अब सर मिसहरूलाई पनि भेटिरहन पाउँछ के नजानेको कुराहरू पनि सोधिरहनु पाउँछ नि त अँ ल तिमी पनि घरमा भन न घरमा के भन्दा तिमीलाई के भन्दै थियो घरमा घरबाट कहाँ पढ्नु भन्दैछ कि के कोर्सहरू गर्नु भन्दैछ कि ए अँ ठिकै छ त त्यसो भए हामी सँगै गरौँ न एई कहाँ टाढो जानु हो है पैसाको खर्च ओहोरदोहोरको खर्च हो त्यही माथि पनि घरबाट टाढो हुन्छ घरको मजा त मजै आउँछ होला पढ्नु तर पनि अब हामीलाई बानी छैन है उता बस्नु अन्त हामीलाई त अब यतै मजा अँ ल यतै पढौँ ल अब रिजल्ट कहिले आउँछ रिजल्ट आउनुसाथ हामी फर्म भर्नु चाहिँ गइहालौँ ल म फोन गर्छु नि तिमीलाई ल अँ ल ल ल अन्त खाना खायौ अँ भर्खर भर्खर खाएको ल बात गर्दै गरौँ न ल अँ ल ल ल ल बाई